बेरोजगारी चाहिँ हाम्रो देशको सबैभन्दा ठुलो एकदमै ठुलो समस्या हो है किनकि जति पनि युवाहरू पढेको हुन्छन् एउटा जब पाओस् एउटा राम्रो हुने खाने हुम भनेर पढेको हुन्छ है र कतिहरू बाहिर पनि गएको छन् है यता भारतमा लिक फेसिलिटी नभएको कारणले जति काम गऱ्यो पनि घरमा नपुग्ने त्यही भएर चाहिँ बाहिर गएर कामहरू गरेका छन् अन्त म सरकारलाई चाहिँ यति नै भन्न चाहन्छु कि जति पनि पढेको युवाहरू छन् उसलाई काम दिलाइदिनु पर्छ पढेकोअनुसार सबैलाई जब दिनैपर्छ किन कि त्यसै पढेको हुँदैन युवाहरू एउटा जबको लागि पढेको हुन्छ एउटा फ्यामिली हेरेर पढेको हुन्छ र सरकारले चाहिँ पढे पढेको मान्छेहरूलाई चाहिँ एकदमै जब दिनु स् जब दिनु चाहिँ एकदम जरुरी छ किनकि पढ़ेर पनि घरमै बसिरहनु पनि व्यर्थै जान्छ सरकारलाई यति चाहिँ बिन्ती छ सबैलाई एकदमै राम्रो जब चाहिँ दिनैपर्छ